म बाहिर त काम गर्दिनँ हो घरकै काम गर्छु घरमा घरमा म खानाहरू बनाउँछु घर सफा गर्छु हो नानीहरूलाई हेर्छु त्यहाँनिर चाहिँ मैले काम बिगारेको छु छुइनँ भन्दिनँ मैले निकै कामहरू बिगारेको छु ऐलेसम्मन् मैले खाना बनाउनुमा जस्तो कि खानामा बेसी नुन हाल्नु हो अनि खाना डढाउनु त्यस्तो त्यस्तो काम गरेको छु अनि ढिलो उठ्नु त्यस्तो काम गरेको छु अन्त नानीहरूलाई स्कुल स्कुलहेरू टाइममा नपुऱ्याउनु त्यस्तो पनि भएको छ र यो गल्तीहरूलाई चाहिँ मैले कसरी सुधारेँ म भन्नेछु अब र खानामा नुन बेसी हुँदा चाहिँ मैले के गर्छु भने कराहीमा आधा काटेर आलु हाल्दिन्छु हो अन्त आलुले चाहिँ सबै त्यो नुन हुन्छ नि बेसी भको नुन चाहिँ त्यो सोस्छ आलुले एक दुई चाना काटेर हालिदिन्छु म आलु त्यसले काम गर्छ मेरो त्यहाँबाट सब्जी डढिहाल्यो भने चाहिँ त्यसलाई केही गर्न सकिँदैन त्यसमा चाहिँ अलिकति पानी हालेर बनाउनु सक्यो भनी सक्छु नभए त त्यसको केही हुँदैन हो र ढिलो उठ्यो भने चाहिँ अब छिटो छिटो काम गर्नु पर्छ सानैदेखि काम गर्दै आएको घरमा र छिटो छिटो काम गर्छु म त्यहाँबाट स्कुल ढिलो भयो भने के चाहिँ गर्नु सकिन्छ र त्यो स्कुल ढिलो भयो भने घरमा कराइ खाँदै बस्छु म अरू केही गर्नु सकिँदैन र त्यसरी नै मैले आफ्नो गल्तीको गल्तीको सुधार गरेको छु